मेरो जीवनको पवित्र कर्महरू चाहिँ म कसरी आरम्भ गर्छु भन्दाखेरि बिहानै उठी नुहाइधुवाइ गरी पूजापाठहरू गर्छु पूजापाठ गर्नुको निम्ति पहिला गएर जो जोहरू भगवान्को स्थल छ पूजा गर्ने स्थल ठाउँ त्यहाँ गई साफ सफाइ गरी पुछपाछ गरी सबै फोटोहरू पुछपाछ गरी भाँडा बर्तनहरू माझी पूजा गर्ने अन्त मज्जाले पूजाहरू गरेर मज्जाले मन्त्रहरू भनेर गर्छु किनभने हामी एकदमै ब्राह्माण समाजको म चाहिँ ब्राह्माण समाज परेर हाम्रो सानैदेखि अब पूजापाठहरू गर्न लाउँछ घरतिर पनि मन्त्रहरू भन्नुपर्ने बिहानै उठ्यो नुहायो साफ सफाइ गऱ्यो त्यस्तै हो अब आफ्नो जीवनको आरम्भ चाहिँ यो त्यहाँ त्यसरी गरेको छ भने चाहिँ डेली लाइफ नै त्यही एक्सेपटेबल छ भने चाहिँ लाइफ पनि एकदमै पोजिटिभनेस हुन्छ दिनमा अब त्यो एक दिन पनि राम्रो भएर जान्छ एकदम पोजिटिभनेस चाहिँ तपाईँको पुरा हुन्छ अब तपाईँले राम्रो सोच्नु सक्नुहुन्छ बिहानै उठेको छ भने माइन्ड पनि एकदमै फ्रेस हुन्छ अझै तपाईँले पूजापाठहरू गर्नुहुन्छ भने पनि एकदमै माइन्ड चाहिँ रिफ्रेस हुन्छ दिनभरिमा र त्यही कारण चाहिँ पूजापाठ चाहिँ म एकदमै दिन डेली दिनचर्यामा एकदमै मेरो हरेक दिन नै गर्छु